म कलेजमा पढ्छु अनि कलेजमै एउटा पुस्तकालय पनि छ म त्यहाँ म त्यो लाइब्रेरिमा गइबस्छु अनि मेरो ब्यक्तिगत पुस्तकालय भन्नु त मिल्दैन अब दस बाह्रवटा किताब भएकोलाई व्यक्तिगत पुस्तकालय भनिँदैन अनि अब पुस्तकालय भन्नुपर्दा अबको भविष्यमा पुस्तकको अवस्था जटिल छ यो पुस्तक त अब हामीले फोनमै पनि पाउने गर्छौँ अब पुस्तकालय भन्नु पर्दा फोनमै पनि धेरै पुस्तकालयहरू भेटाइन्छ धेरै किताबहरू भेटाइन्छ फोनतिर पनि हामीले पढ्दा हुन्छ अनि अब त भविष्यमा मान्छेहरूले अब दोकानहरूबाट किन्दा धेरै अब पैसाहरू लाग्छ तर अब गुगलहरूमा हेऱ्यो भने त्यसमा फ्रीमै धेरै पुस्तकहरू पाइन्छ त्यही कारणले अब मैले सोचेको त अब गुगलतिरै धेरै पढ्दा पनि हुन्छ अहिले त्यस्तो अब किताबको यही भएका हाम्रै भएकै पुस्तकहरू पनि खिचेर हामीले गुगलतिर हालिदिनु पर्छ अरूको लागि सजिलो होस् भनेर